अब खेलकुद चाहिँ अब हाम्रो ग्रामीण क्षेत्रमा चाहिँ अब एकदमै अब रुचि हुन्छ होइन त्यहाँको बासिन्दाहरूलाई एकदमै अब मन पराउँछ उनीहरू अब एकदमै उनीहरूले अब इयो अब उनीहरूले उयो दिन्छ के त अब इच्छा गर्छ अब त्यस्तो खेलकुदहरू अब किन भन्दाखेरि चाहिँ अब उनीहरू दिनभरि नै होइन दु खको अब दु ख गर्ने हुन्छ बिहान निस्केर बेलुकी उनीहरू आफ्नो पसिना बगाएर काम गरेर आएर फेरि घरमा आएर खानापिना बनाएर आफ्नो घर फेमिलीहरू होइन यता उता ढाकछोप गरेर उनीहरू खानासाना खाएर फेरि सुत्छ त्यहाँ देखि बिहान भएपछि फेरि त्यही दु खकै काम हुन्छ अन्त यो खेलकुद भन्ने कुरो चाहिँ के हो भन्दाखेरि चाहिँ अब जस्तै अब सन्डे अब आइतवार शनिवार अब राखिएको हुन्छ अन्त अब त्यो टाइम हुँदाखेरि चाहिँ हाम्रो कमान बस्तीको मान्छेहरू चाहिँ के गर्छ भन्दाखेरि चाहिँ उनीहरूले चाहिँ सब काम सबै काम चाहिँ अब शुक्रवारसम्म होइन अब त्यो खेल अब कुद अब त्यो राखेको राख्ने दिनको अघिल्लै दिनै सकेको सकेर चाहिँ उनीहरू त्यो दिन चाहिँ जान्छ उनीहरूले त्यो दिन चाहिँ एकदमै दिनभरि नै उनीहरू फ्री भएर उनीहरू एकदम खाली भएर चाहिँ उनीहरूले त्यो खेलकुदमा एकदमै चासो दिन्छ उनीहरूले हेर्छ अब उनीहरूले चाहिँ किन त्यस्तो भन्दा चाहिँ अरू दिनमा अब उनीहरूले दु ख गरेको हुन्छ नि त अब उनीहरू दु ख गर्नुपर्छ अन्त सधैँभरि दु ख गरिरहँदाखेरि चाहिँ अब यो खेलकुद चाहिँ एक दिन दुई दिन अब राखेको दिन हुन्छ अब त्यो दिन चाहिँ अब उनीहरूलाई एकदमै मजा लाग्छ के त अब दिन अब कुनै दिन अब सु अब आजको दिन अब मनोरञ्जनको दिन हो भन्ने चाहिँ अब उनीहरूलाई चाहिँ हुन्छ अन्त उनीहरूले चाहिँ अगाडि नै उनीहरूले त्यो सबै काम चाहिँ निप्टाएर उनीहरू चाहिँ त्यो दिन जान्छ हेर्नु खेलकुदमा चाहिँ एकदमै कमान बस्तीको मान्छे होइन ग्रामीण क्षेत्रको मान्छेले चाहिँ एकदमै मन पराउँछ उनीहरूले रुचि राख्छ